नेपाली भाषा बोल्दा वा लेख्दा कुनै कठिनाईको सामना गरेको छु गर्न त धेरै भएको छ किनभने मेरो जन्मस्थान नै अब बगानमा भएको होइन म चाहिँ कट्टर नेपाली चाहिँ अब सक्दिनँ जस्तो कि नेपालको मान्छेहरू सक्नुहुन्छ हो त्यस्तो नेपाली चाहिँ छैन मेरो होइन तर अब बुझ्ने गरी चाहिँ छ बुझ्ने गरी चाहिँ धेरै छ किनभने पहिलादेखि नै अब म बङ्गालको जग्गा अब बङ्गालीहरूको बिचमा बसेर चाहिँ मेरो चाहिँ नेपाली चाहिँ त्यस्तो राम्रो थिएन हो अब यो सेभेन इयर्स भइसक्यो अहिले चाहिँ मैले नेपाली एरिया जुन चाहिँ हुन्छ लोकेलिटी डल्लै नेपाली छ अहिले यहाँ हो त्यसले गर्दा मेरो नेपाली धेरै धेरै नै अब फ्लुवेन्ट नै भएको छ पहिला त अब बङ्गाली बेसी बोलेर नै अब खराब भइसकेको थियो मेरो बोल बोलीचाली अब हुन्छ नि अब लेख्नु पनि अब लेख्न त सक्दिनँ म किनभने म स्कुल स्कुल जुन चाहिँ पढेँ त्यसमा चाहिँ इङ्लिस मेडियम स्कुल थियो अनि त्यसमा चाहिँ सेकेन्ड ल्याङ्गुवेज तपाईँको चाहिँ बङ्गाली हुन्छ वा हिन्दी हुन्छ अनि अर्को स्कुलहरू त नेपाली स्कुलहरू हुन्छ होइन नेपाली ल्याङ्गुवेज पनि हुन्छ त्यो चाहिँ मैले पढ्नु चाहिँ पाइनँ हो लेख्नु चाहिँ सक्दिनँ तर बोल्नु चाहिँ सक्छु हो पढ्नु पनि कहिलेकाहीँ अब हुन्छ नि अप्ठ्यारो हुन्छ होइन त्यही हो